नेपालीमा उखान तुक्काहरू धेरै छ र धेरै छ मलाई याद भएको धेरै थियो तर कति मैले सम्झेर मलाई आएन कति आएको यस्तोहरू छ अर्का घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्न हुँदैन भन्ने उखान छ यसको अर्थ चाहिँ अर्काले त्यो काम गऱ्यो यो काम गऱ्यो भनेर त्यसलाई अझै बेसी गरेर आफै देखाउने हुँदाखेरि अब नराम्रो केही हुन सक्छ भन्ने खालको त्यसतो खालको धेरै उखानहरू छ र अर्को कुरा कागले कान लग्यो भन्दैमा कान कान नछामिकन दौडिनु हुँदैन भनेर भन्छ अर्काको हाउडामा कुनै कुरा सुनेर विश्वास गरिहाल्नु हुँदैन त्यता लागेर हउडे कुरामा लागि पर्नु हुँदैन भन्ने यसको खास अर्थ यसो हो अनि एउटा उखान फेरि यस्तो छ स्वादिलो जिब्रो अल्छे तिघ्रो हामी काम चाहिँ गर्नु अल्छि गर्ने अनि खानुको लागि चाहिँ मिठा मिठा खोज्ने यस्तो खालको धेरै धेरै नेपाली उखानहरू धेरै छ मलाई याद आएको उखानहरू यस्तो छ